दार्जिलिङ जिल्लामा शिक्षाको सुलेक्छाहरू यस प्रकारको छ एसएमआइटी एसआइटी आइआइइएस दार्जिलिङ कलेज खरसाङ कलेज नर्थ पोइन्ट कलेज यस प्रकारकोहरू छ यहाँ पर अनि स्कुल पाठशालामा भने चाहिँ अब प्राय प्राइभेटैहरू नै छ है प्राइभेटमा त बेसी नै फिसहरू हुन्छ सरकारी स्कुलहरू छन् तर सरकारी स्कुलमा भने पढाइ राम्रो छैन टिचरहरू पनि टाइम टेबलमा आउनु सक्नुहुँदैन यसै कारणले हाम्रो नानीहरू भविष्यमा अगाडि बढ्नु सक्नुहुँदैन केही कुछ गर्नु कोसिस गर्नुहुन्छ तर सक्नुहुँदैन उनीहरूको इच्छा चाहिँ यो छ होटल म्यानेजमेन्ट नर्सिङहरू गर्ने प्रयास चाहिँ गर्नुहुन्छ